यो मेरो भयो नि हौ तिन साल भइसक्यो नि मैले यो युज गरेको क्या क्याननको हो यो मोडल चाहिँ क्यानन एट्टी डी सेमी प्रो हो ट्वेन्टी फोर पोइन्ट वान मेगा पिक्सेलको म त ट्राभल गरिबस्छु एक्सप्लोरेसनहरू गरिबस्छु हो ट्रेकिङहरू गइरहन्छु अन्त अलिकति ह्यान्डी पनि छ क्या अन्त त्यही हो कम्प्याटिबल छ हो मेरो त्यो ठुलो लेन्ससँग पनि वान फिप्टी सिक्स हन्ड्रेड एमएमको छ बर्डिङ वाइल्ड लाइफ फोटोग्राफीको लागि किनेको लेन्स एकदम अब धोका चाहिँ दिँदैन यसको लगभग मेरो किट लेन्स र टु फिप्टी एमएमको जुम लेन्ससँग नाइन्टिहरू पुग्यो प्राइस चाहिँ तिन साल अगाडि अहिले पनि यसको त मार्केटमा प्राइस घटेको छैन नि ज्यादा चलेर क्या त्यही भएर अब यो प्रोडक्सन चाहिँ यसको बन्द गरेको छ किनभने अब यो एट्टी डी ज्यादा युज भएर अरू यिनीहरूको अपग्रेडेड क्यामराहरू चाहिँ बिक्री नभएर क्या यो चाहिँ अहिले यिनीहरूले स्टप गरेको छ बनाउनु पाउँदैन आजकल पाइहाल्यो भने पनि अब सेकेन्ड ह्यान्डमै पायो भने पनि अब दाम चाहिँ त्यस्तो घटाएको हुँदैन ओएलएक्सतिर हेर्छु कि म अहिले पनि भयो तिन सालमा अहिलेसम्म त यसले मलाई धोका चाहिँ दिएको छैन अब जहाँ जस्तै लोकेसनमा गयो टेम्परेचर चिस चिसो टेम्परेचरहरूतिर जाँदा क्या सबको लागि राम्रो हुन्छ यसले म ल्यान्ड स्केप गर्छु पोट्रेट फोटो ग्राफी गर्छु अन्त वाइल्ड लाइफ फोटो ग्राफी त प्रायः जस्तो गरी नै बस्छु हो अन्त त्यही हो कोही बेला फ्यामिलीहरूसँग घुम्नु जाँदा यता उता गर्दा राम्रो हुन्छ भिडियो राम्रो हुन्छ यसले मैले कतिवटा वेडिङहरू गरेको छु गाउँको बहिनीहरूको गाउँको भाइ बहिनीहरूको वेडिङ यसले गरिदिएको छु मजाले हुन्छ फुल एचडिमा आउँछ हो भिडियो क्वालिटी पनि राम्रो छ ब्याट्री ब्याक अप राम्रै छ यसको अर्जिनल ब्याट्रीको राम्रै हुन्छ तर कोही बेला अब त्यस्तो लोकेसनतिर जानु पर्छ त लाइटहरू इलेक्ट्रीसिटीहरू नभएको पट्टि क्या त्यसको लागि चाहिँ मैले एउटा त्यो थर्ड पार्टीको चाहिँ ब्याट्री किनेको छु डिजीटेकको त्यो कम्प्याटिबल छ राम्रै चल्छ म त अब यो त बेच्दिनँ नि अब यो त अब अहिले एकदमै भ्यालु प्रडक्ट हो अब क्याननको त है मजाले सेल भएको पुरा मार्केट क्याप्चर गरेको प्रडक्ट हो अन्त अन्त इन फ्युचर पनि यसको त भ्याल्यु हुन्छ राख्छु हौ अहिलेसम्म अन्त तिन वर्षमा यसले केही दुःख त दिएको छैन दामी चल्छ नि त्यही हो कोही बेला अब लो लाइटतिर चाहिँ अलिक साह्रै पर्छ किनभने लाइट हुँदैन न्याचरल लाइट हुँदैन अन्त एक्सटर्नल लाइटहरू लगाएर खिच्नु पर्छ नाइटमा राम्रो हुन्छ नाइट फोटो ग्राफी गर्दा तर त्यसमा त अब एक्सटर्नल लाइट त युज गर्नु पर्छ हामीले बर्डिङहरू गर्दाखेरि क्या जस्तो औलहरू खिच्नु जान्छु हामी जङ्गलतिर होइन त्यति बेला त अब औल त राति त हाम्रो क्यामराले क्याप्चर गर्दैन त्यही भएर एक दुइवटा एलइडी टर्चहरू लगेर खिच्छ हामी राम्रै आउँछ दिउँसै खिचेको जस्तो आउँछ नि त्यो अब लाइट पायो भने तिमी किन्छौ भने चाहिँ अब यो प्रडक्ट चाहिँ तिमीले चाहिँ सेकेन्ड ह्यान्डमा खालि पाउँछौ हो आजकल चाहिँ हो मार्केटमा छैन प्रडक्सन रोकेर त्यही पनि अब लक्किली पायौ भने मात्रै किनभने अब जसले पनि यो किनेको छ यो प्रडक्ट हतपत चाहिँ बेच्दैन हौ अब त्यतिको चाहिँ अब यसले सर्विस चाहिँ राम्रो के यो प्रडक्टको त्यही भएर बेच्नु मान्दैन हौ र पनि अब अहिले त मिररलेसको जमाना आयो हो अब यो त डिएसएलआर भइहाल्यो अब अहिले त मिररलेसको जमाना आएको छ तिमी त्यही फोटो ग्राफी त्यहीपट्टि गर्छौ भने चाहिँ मिरर लेस किन्नु नि अन्त मिरर लेस पनि राम्रो हुन्छ तर अब डिएसएलआरमा चाहिँ अब सेमी प्रोममा फुल फ्रेम पनि होइन यो सेमी प्रोमा चाहिँ तर क्यानोन एट्टी डी जति क्यामरा चाहिँ पाउँदैन जस्तो लाग्छ मलाई म फेरि अब क्यानोनको मात्रै युज गरेको नि त पहिलादेखि बिगिनर्स क्यामरा पनि मैले क्यानोनकै युज गरेको थर्टिन हन्ड्रेड डी क्या एकदम राम्रो छ सर्विस पनि दिइहाल्छ नि यिनीहरूको सर्विस सेन्टरमा गए पछि सिलगडीमै छ हो सेभोक मोडमा छ सर्विस पनि राम्रो दिइहाल्छ कोही बेला उनीहरूको क्यानोनहरूकै वर्कसपहरू भएको हुन्छ त्यति बेला हामीलाई बोलाउँछ नि फोटोग्राफर्सहरूलाई क्या कहाँ कहाँ जानु पर्छ टाक्सहरू दिन्छ हाम्रो यो वाइल्ड लाइफ फोटोग्राफीमा प्रायः जस्तो गेस्टहरूको यही छ हौ कम्बिनेसन मेरो सेम छ एट्टी डी र टाइम टाइमरनको जी टु छ हौ लेन्स चाहिँ वान फिप्टी बाइ सिक्स हन्ड्रेड एमएमको क्या टेली फोटो लेन्स दामी हुन्छ नि फास्ट फोकसिङ हुन्छ फेरि त्यो क्यानन एट्टी डीको चाहिँ अर्को एउटा एकदम क्वालेटी मन परेको चाहिँ नि यसको चाहिँ डुएल अटो फोकस सिस्टम हुन्छ क्या त्यो चाहिँ अरू क्यामरातिर छैन अहिलेसम्म हो डुएल अटो फोकसमा चाहिँ अब तिम्रो सब्जेक्ट छ सब्जेक्टको ब्याकको सब्जेक्टलाई फोकस गर्छ वा त ब्लरी इफेक्टहरू ल्याउनु सक्छ नि यसमा भिडियोग्राफीमा चाहिँ राम्रै छ अहिलेसम्म चाहिँ अब अब तिमी ट्राई गर्छौ भने अन्त लैजाउ न अन्त एक हप्ता जस्तो राख युज गर हेर लेन्सहरू लैजाउ अन्त यसो ट्रायल गर न तिमीलाई कस्तो लाग्छ अहिलेसम्म चाहिँ अब मलाई चाहिँ मेरो लागि चाहिँ बेस्ट हो यो बजेटमा मेरो बजेटमा यो क्यामराले चाहिँ मलाई अब एकदम साथ दिइराख्छ क्या अहिलेसम्म चाहिँ ल ल अर्को हप्तातिर लैजाउ न त यो हप्ता मेरो अलिकति एक दुइवटा प्रोजेक्ट छ कि अर्को हप्ता लैजाउ न तिमी ल अन्त हेर ल ल ल ल एकछिन बस्दै गर है म एकछिन यहाँ गएर आए